म परम्परागत रूपमा कलमले कागजमा लेख्ने भनेको त्यही स्कुल जाँदाखेरि मात्र हो किनकि नभए त टाइपिङ गरेर मेसेज ल्यापटप अथवा मोबाइलबाट नै धेरै छिटो जसलाई जे मेसेज दिनु चाहेको हो भने पनि धेरै छिटो ट्रान्सफर भइहाल्छ त्यसै कारण मलाई कलमले कागजमा लेखिरहनुभन्दा मोबाइल र मोबाइल अथवा ल्यापटपबाटै टाइप गर्नु धेरै उचित लाग्छ र म त्यसरी नै गर्छु पनि र हालैका वर्षहरूमा लेखनमा धेरै नै परिवर्तन आएको छ जस्तै अब पहिला हामी कसैलाई केही मेसेजहरू दिनु छ भनेदेखि चिठी लिएर कलम र कागजमा लेख्ने गऱ्थ्यो भने अहिले त्यो सबै कामहरू मोबाइल अथवा ल्यापटपले नै गर्ने भइहालेको छ त्यसै कारण मलाई लाग्छ कि हालैको वर्षहरूमा लेखनमा पनि धेरै परिवर्तन आउ आएको छ र आउने वर्षहरूमा पनि लेखनबारे धेरै नै परिवर्तन हुन्छ